हेलो हजुर विकास रेस्टुरेन्ट हो ए हजुर अघि भर्खर क्या मैले तपाईँकोबाट मोमो अर्डर गरेको थिएँ नि हजुर हजुर त्यही त अलिकति उयो ससहरू कस्तो कस्तो छ होला है सस पिरो गुलियो हजुर पिरो त नानीहरूले खाँदैन कि नपिरो सस छ भने पनि हालिदिनुहोस् न ल म त तपाईँकोबाट लगिबस्छु नि तपाईँकोबाट अर्डर गरिबस्छु आउँदाखेरि त्यहीँ खान्छु हजुर हजुर हजुर उयो गरिदिनुहोस् न त्यति ल सस अन्त अचारहरू पनि अलिकति पिरो अचार मेरोलागि चाहिँ अनि नानीको लागि चाहिँ नपिरो सस हालिदिनुहोस् न ल अनि दाम चाहिँ ए हजुर बढेको छ ए अन्त हामी त डेलीको खानेहरू हामीलाई पनि त्यति नै हामीलाई त अलिक सस्तो गर्नुभएको भए हुन्थ्यो नि अन्त हामी त डेली खानेहरू हजुर ए हुन्छ हुन्छ हुन्छ पठाइदिनुहोस् न त ल